गुड आफ्टरनुन म्याम तपाईँले फोन हन्ड्रेड टेन थाउजन्ड भन्नुभएको थियो नि मलाई अस्ति हजुर त्यो के किन्नुभयो कि अहिले हेर्नु नै हुँदैछ तपाईँ हजुर ए हजुर अहिले चाहिँ तपाईँ अब साउमी पोको र रियलमी नै छ अब बेस्टमा टेन अन्डर टेन थाउजन्ड तपाईँको केही प्रिफरेन्स छ कि कम्पनीमा टेन थाउजन्ड हजुर अब तपाईँको के अब उयो प्रोसेसरहरू स्क्रिन ब्याट्री अब के उयो छ कि प्रिफरेन्स क्यामरा राम्रो हजुर क्यामरा र ब्याट्री ए त्यसो भए तपाईँको उयो रियलमीको छ एउटा हो हजुर त्यसको प्रोसेसर मिडियाटेकको हिलियोन जी एट्टी एट छ फोर जिबी ऱ्याम अनि क्यामरा तपाईँको सिक्स्टी फोर मेगा पिक्सल ब्याक अनि प्लस टु उयो मेगा पिक्सल छ हो अनि अगाडिको चाहिँ एट मेगा पिक्सल हो अनि तपाईँको ब्याट्री चाहिँ फाइभ थाउजन्ड एमएच छ विथ थर्टी थ्री वाट चार्जर हजुर राम्रै छ रियलमीको अनि अर्को चाहिँ तपाईँको साउमीको छ रेडमी नाइन प्राइम भन्ने हो त्यसको चाहिँ अब क्यामरा अलिक राम्रो छ योभन्दा त्यसको पनि प्रोसेसर चाहिँ पर्खिनुहोस् त्यो उयो के भन्छ मिडियाटेकको पनि प्रोसेसर नै छ उयोमा पनि रियलमीमा हो ए रेडमीमा सरी अनि त्यसको चाहिँ प्राइस तपाईँलाई अलिकति महँगो पर्ने रहेछ मतलब टेन थाउजन्ड नाइन हन्ड्रेड फोर्टी नाइन रहेछ अहिले करेन्ट प्राइस तर यो चाहिँ राम्रो रहेछ क्यामरा तपाईँ थर्टिन मेगा पिक्सल प्लस एट अनि प्लस फाइभ र प्लस टु छ चारवटा क्यामरा ब्याक साइड हजुर हो अनि अगाडि चाहिँ एट मेगा पिक्सलको हजुर एक्स्ट्रा थाउजन्ड हजुर तर ब्याट्रीमा पनि तपाईँले राम्रो छ नि त्यो अर्कोभन्दा यसमा ट्वेन्टी एमएएच बेसी छ अनि ब्याकअप पनि राम्रो छ यसको ब्याट्रीको हजुर यसको नि फोर जिबी ऱ्याम ऱ्यामै हो हजुर म्याम होइन म्याम मैले अफरमै मैले भनेको तपाईँलाई टेन थाउजन्ड नाइन हन्ड्रेड फोर्टी नाइन अहिले हाम्रो स्टोर अफरै यही हो हजुर किन तपाईँ यो छोडेर पोको पनि एकखेप हेर्न सक्नुहुन्छ म्याम नयाँ नै आएको हो तपाईँ ट्राई गर्न सक्नुहुन्छ पोको पोकोको तपाईँको क्यामरा फिफ्टी मेगा पिक्सल प्लस टु मेगा पिक्सल हो पछाडिको अनि अगाडिको चाहिँ फाइभ मेगा पिक्सल अनि ब्याट्री चाहिँ फाइभ थाउजन्ड एसएएचै हो मेम यो पनि राम्रै हुन्छ तपाईँको लागि इन्स्टल पनि एभाइलेबल छ हजुर म्याम प्लिज भिजिट गर्नुहोला हजुर हुन्छ थ्याङ्क्यु म्याम हुन्छ